ए दाजु त हुनुहुन्न त बाहिर काम लिएर जानु भएको छ हजुर माछा हजुर कुन चाहिँ माछा होला है लोकल माछा ए हजुर लोकल माछा आएको छ त हजुर हजुर बिहान आएको छ कति होला है ए एक किलो ए हुन्छ ए अन्त पठाउनु पर्ने कि आफै ल्याउनु आउनुहुन्छ हजुर हजुर हुन्छ ए एड्रेस एड्रेस चाहिँ कहाँ होला ए हजुर एक एकताल एकताल हजुर अलिकती तपाईँको त्यो ठाउँको उइस बताइदिनुहोस् न

हजुर हजुर गेटदेखि चाहिँ ए हजुर त्यो मासु दोकान त्यो दुइटा दोकानको छेउमा ए हुन्छ कति पठाइदिनु भन्नुभयो ए हुन्छ अन्त नाम चाहिँ हजुर हजुर नाम त भन्नु पऱ्योन्त हजुर तपाईँको नाम हेलो तपाईँ तपाईँको नाम हजुर सुजता है ए हुन्छ अन्त पिसहरू चाहिँ कस्तो बनाइदिनु ए हजुर हुन्छ ए हुन्छ हुन्छ ए ए टाउको चाहिँदैन ए अन्त अरू ए हुन्छ हुन्छ लोहरू छ अहिले पठाइदिनु ए हुन्छ हुन्छ ए लन्चको लागि होला है ए हुन्छ हुन्छ म टाइममै पठाई ए हजुर हजुर हुन्छ पाहुनाको लागि है म टाइममै पठाइदिन्छु नि हस् हुन्छ थ्याङ्क यू